अब समयअनुसार धान रोप्ने गर्छौँ हामी बर्खा मासमा र अब मङ्सिरमा उठाउनेछौँ र त्यस पछाडि फेरि त्यो धान खेती सकेर चाहिँ हामी मकै रोप्ने गर्छौँ यसरी नै प्रक्रिया चलिरहन्छ हाम्रो